बाह्र जनवरी उन्नाइस सय एकाउन्न साल तेइस जुलाई उन्नाइस सय एकहत्तर पाँच जनवरी उन्नाइस सय त्रियासी तिस जनवरी उनाइस सय बाउन्न अट्ठाइस फेब्रुअरी उन्नाइस सय निनानब्बे